स्कुल पढ्दा चाहिँ मलाई मन पर्ने विषय चाहिँ अब खेलकुद नै थियो गेम्स पिरियड नै क्या मलाई एकदम राम्रो लाग्थ्यो म चाहिँ अब आर्मी स्कुल दार्जिलिङ पढेको अन्त घुम भन्ज्याङमा बस्थेँ हाम्रो गाउँमा चाहिँ एउटा ग्राउन्ड पनि छैनन् त र अब जे पनि हामीले सानोमा खेल्थ्यौँ यहीँ सडकमै खेल्थ्यो तर त्यही भएर स्कुल पढ्दा फेरि चाहिँ अब गेम्स पिरियड चाहिँ पुरा मन पर्थ्यो किनभने हाम्रो स्कुलमा ठुलो ग्राउन्डहरू थियो झुला जङ्गल पार्कदेखि लिएर सबै कुराहरू थियो अनि ती फुट बल चाहिँ मलाई पुरै मन पर्थ्यो स्कुलमा खेल्दा फेरि अन्त अरू सब्जेक्ट त अब सिरिय भएर पढ्नु पर्थ्यो तर गेम्समा चाहिँ अब एकदम फ्री अब् माइन्ड भएर मजाले खेल्नु चाहिँ मजा आउँथ्यो क्या अन्त गाउँमा अब इच्छा लाग्ने तल तलहरू अब स्कुलमै गएर ठुलो ग्राउन्डमा चाहिँ अब हाम्रो मेट मिट्यो र पानीहरू पर्दा पनि इन्डोर गेमहरू पुरा राखिदिएको थियो स्कुलमा स्कुलमा इन्डोर गेमहरू पुरा राखेको थियो जस्तै अब टेबल टेनिस भयो चेस भयो यो क्यारम बोर्डहरू भयो खेल्थ्यो पुरा हामी त्यही भएर अब खेलकुदको विषय नै मलाई चाहिँ एकदम मन पर्थ्यो जसमा अब अलिकिति भए पनि फिजिकल एक्सनहरू भएर फिजिकल्ली पनि अब अलिकति स्ट्रङ भएको जस्तो फिल हुन्थ्यो अहिले पनि सम्झँदा अब अहिले म थर्टी एट इयर्स पुगे अहिले पनि सम्झँदा मलाई एकदम रमाइलो लाग्छ त्यो दिनहरू सम्झँदा फेरि चाहिँ स्कुल डेजको